खोइ लेखनबाट त अब उहिले सानोदेखि नै लेखेर आएको मान्छे हो ढुङ्गा काक् कक्षादेखि नै ढुङ्गा कक्षादेखि लेखेर लेखेर आजसम्म लेखे रै आको छु अब यसबाट चाहिँ ज्ञान बुद्धि प्राप्त हुँदो रहेछ जति लेख्यो त्यति हो ज्ञान बुद्धि आउँदो रेछ आफूलाई क्या प्र पर्फेक्ट हुँदो रहेछ मान्छे जस्तै अब लेखन्त र छ थुप्रै छ नि अब ठुल्ठुलो मान्छेहरू उनीहरू अब एवार्डहरू पाइरहन्छ के के पाइरहन्छ त्यो लेखान्तबाटै त पाएको हो उनीहरूले त्यस्तै हो लेखन लेखन भनेको पनि अब त्यही हो अब लेखन हाँसिल गर्नु नै मान्छेको चाहिँ एउटा ठुलो प्रोपर्टी प्रोपर्टी नै त्यही हो नि अब पढा लेखा भन्ने चिज नै अब प्रोपर्टी हो अब अहिले नानीहरूलाई पढाएन र त्यत्तिकै घरमै काम गर्न लायो भने त तिनीहरूको अब प्रोपर्टी पनि हुँदैन केही पनि हुँदैन तिनीहरू लास्टमा कुल्ली काम नै गर्ने हुन्छ त्यसले गर्दाखेरि चाहिँ अब लेखन भन्ने चिज चाहिँ अब डरलाग्दै राम्रै हो हाम्रो मा मनुष्यको लागि चाहिँ मानिसको लागि चाहिँ पढ्नु र लेख्नु भन्ने चिज चाहिँ गर्नै पर्ने हो सबैभन्दा ठुलो नै यही हो यही आकांक्षा हो